हेलो मेसोबाट बोल्नु भएको हजुर मैले अस्ति एउटा जुत्ता अर्डर गरेको थिएँ कि ट्वेन्टी सिक्स अफ अक्टोबरमा अन्त त्यो जुत्ता चाहिँ कलरहरू साइजहरू एकदमै मिलेन पुरै नराम्रो छ जुत्ताको क्वालिटी हेर्दा पनि अब रिभ्युजमा जस्तो खालको लेखेको थियो त्यस्तो छँदै छैन अन्त त्यही अब जुत्ताको साइज चाहिँ मैले सात मगाएको थियो मगाएको थियो जुन चाहिँ मेरो लागि पर्फेक्ट हुन्छ अन्त छ नम्बर आइपुग्यो जुन चाहिँ डिजाइनहरू देखाएको थियो त्यो चाहिँ सबै कलर अनम्याच गर्दैछ अब त्यही भएर चाहिँ म रिटर्न गर्न चाहन्छु त्यो जुत्ता